जे कम्प्लेक्सबाट बोल्नु भएको नि तपाईँ ए हिजो मैले तपाईँको दोकानबाट एउटा ज्याकेट लोगेको थिएँ है हजुर अन्त त्यो ज्याकेट लोगेको थिएँ म एकदम हतारमा थिएँ नि त हिजो हजुर अन्त म घरमा गएर त्यो ट्राई गरेको थिएँ अन्त ट्राई गर्दा चाहिँ एकदमै कम्फरटेबल राम्रो लाग्यो त्यो ज्याकेट कलरहरू पनि तपाईँको त्यहाँ स्टाफले सेलेक्ट गरिदिनुभएको थियो अन्त कलरहरू पनि एकदम राम्रो लाग्यो मलाई हजुर मैले ज्याकेट फर भएको लोगेको थिएँ हो अन्त त्यो फरले पनि एकदम तातो गराउँदो रहेछ बाइकहरू राइड गर्दा पनि एकदम तातो बनाउँदो रहेछ त्यो ज्याकेटले अन्त एकदम लगाएर हिँड्दा डुल्दा पनि कम्फरटेबल एकदम ज्याकेट पनि एदम हल्का थियो हजुर अन्त त्यसको ज्याकेटको प्राइस पनि एकदम सस्तोमै पाएँ मैले हजुर एकदम राम्रो थियो त त्यो ज्याकेट तपाईँको हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ